मेरो पहिलो प्रडक्टको सकारात्मक समीक्षा भन्नुपर्दा चाहिँ सेम्पूको बारेमा रहेको छ र कपाललाई सेम्पू एकदमै धेरै आवश्यक हुँदछ कपालमा साबुन लगाउनाले कपाल एकदमै खस्रो हुँदछ भने कपाल झर्ने पनि धेरै सम्भावना हुन्छ र सेम्पूले कपाललाई एकदमै नरम बनाउँछ र म सेम्पूमा पनि विशेष गरी चाहिँ हेड एन्ड सोल्डर्स सेम्पूको बारेमा कुरा गर्न लागिरहेकी छु र यो सेम्पू एकदमै धेरै राम्रो हुन्छ यसको प्रयोग गर्नाले कपाललाई मुलायम बनाउनका साथै कपालमा जुन रहेको का कपालमा भएको चायाहरूलाई पनि यसले हटाउँदछ साथै यो एन्टी डेन्ड्रफ सेम्पू भएकोले कपालमा सेम्पू लगाएर नुहाउँदा निधारमा भएका सासाना फोकाहरूलाई पनि यसले हटाउने गर्दछ साथै यसले कपाललाई एकदमै मुलायम बनाउनका साथै कपालमा भएका हाँगाहरूलाई पनि हटाउँदछ कपाललाई चम्किलो पनि बनाउँदछ साथै कपाललाई चाहिने पोषणहरू पनि यसले पूर्ति गर्दछ र यसको वासना पनि एकदमै सुगन्धित हुन्छ र तपाईँहरू सबैलाई एकपल्ट यो सेम्पू किनेर प्रयोग गर्नुहुन चाहिँ विशेष आग्रह गर्दछु